हेलो हजुर मलाई दार्जिलिङ घुम्नु थियो कि हजुर यहाँ सिलगढीबाट हामी जाने होइन हामी यहाँ दसजना छौँ अनि यो ट्रोय ट्रेनमा घुम्ने इच्छा छ त्यसमा के कसो छ रेन्जहरू त्यहाँको भाडाहरू हामीलाई मनडेको सात तारिक हजुर सा ए छ सा सात तारिक होला हौ नानीहरू पनि छ दुईजना छ सानसानो एकजना फाइभ इयर्स एकजना फाइभ इयर्सको एकजना थ्रीको हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर

हजुर

यहाँ सिलगढीमा माथि गरेको छुइनँ कि त्यो पनि गरिदिनु होस् न यसो कहाँ राम्रो छ है बस्ने त्यो बुझेर

हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ त्यसो भए हाम्रो फिक्स गरिदिनु नि त ल उता पनि उयो होटल पनि तपाईँले बुक गरिदिनु होस् हो अनि हामीलाई त्यहाँ यसो घुम्ने कता कता छ त्योहरू पनि तपाईँहरूले घुमाइदिनु होस् हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर म तपाईँको नम्बर दिनुहोस् कि म अनलाइनै हालिदिई हाल्छु ल अनलाइन गरिदिन्छु नि हजुर हजुर हजुर ए हुन्छ हुन्छ म त्यसो भए म यसमै तपाईँलाई जिपे गरिदिन्छु नि ल हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु